मेरो घर बाग्राकोट बजारमा छ मेरो घरको अगाडि सतपाल मन्दिर छ हप्तामा एक पल्ट भजन कीर्तन हुन्छ टाढो टाढोबाट मान्छे आउँछन् अनि त्यहाँबाट भानुको मन्दिर छ स्मृति भानुको भानुको मूर्ति छन् त्यहाँनेरि सालमा एक खेप प्रोग्राम हुन्छ भानु जयन्तीको दिन थुप्रै टाढा टाढाका मान्छेहरू आउँछन् प्रोग्राम हुन्छ त्यहाँबाट कता जान्छन् अमीरले बनाएको स्मृति ग्राउन्ड छन् ठुला ठुला फुट बल ग्राउन्ड छन् त्यहाँ फुट बल खेल्छन् किक्रेट खेल्छन् भली बल खेल्छन् धेरै धेरै मान्छेहरू खेलकुद गर्छन् आउँछन् टाढा टाढादेखि त्यहाँदेखि उता प्राइमेरी स्कुल छ प्राइमेरी स्कुलमा नानीहरू धेरैजना छन् तिस चालिसजना पचासजना टिचरहरू नि छन् आठ नौजना राम्रो छ त्यहाँबाट शनि मन्दिर पनि छ हाम्रो त्यहाँनेरि शनि मन्दिरमा नि सधैँ शनिवार पूजा गर्छन् धेरै भक्तजनहरू हुन्छन्